नयाँ रेसिपीहरू सिक्नुको लागि म कतिवटा कुकिङ सोहरू हेर्ने गर्छु जस्तै टिभीमा सन्जीभ कपुरको खाना खजाना युट्युबमा कवितास किचन निसा मधुलिका जस्ता धेरै अरू पनि कुकिङ सोहरू फलो गर्छु यसरी नै हेरेर म घरमा कतिवटा खानाहरू बनाई नै रहेको हुन्छु यति मध्येमा चाहिँ सब भन्दा बेसी चाहिँ मलाई कवितास किचन चाहिँ एकदम मन पर्छ र उसको म धेरै नै फलो पनि गर्छु किन भने उसले सिम्पल तरिकाले घरमा भएको सामानहरूले नयाँ नयाँ ट्विस्ट ल्याएर म राम्रोसँगले खानाहरू बनाउनु सिकाउँछ त्यसले गर्दा उसको चाहिँ म धेरै फलो गरिरहेको हुन्छु त्यसरी नै म घरमा अहिले पनि उसलाई फलो गरेर राम्रो राम्रो खानाहरू बनाएर राम्रो राम्रो रेसिपीहरू बनाइरहेको हुन्छु घरमा गेस्टहरू आउनु आउनु हुन्छ त्यति बेला पनि म यसरी नै निसा मधुलिका कवितास किचनहरू यु ट्युब च्यानलमा हेरेर नयाँ नयाँ रेसिपीहरू बनाएर म के अरे आफ्नो गेस्टहरूलाई खुवाउने गर्छु